हेलो म कर्नेल लेप्चासँग बात गर्नसक्छु म मेडिका हस्पिटलबाट बात गर्दैछु म अँ तपाईँको तपाईँ अस्ति लास्ट मोन्थ आउनुभएको थियो नि यहाँनिर मेडिका हस्पिटलमा थाहा छ है तपाईँलाई तपाईँको हजुर तपाईँलाई के डायगोनाइस्ट गरेको छ तपाईँ डाइबेटिक पनि हुनुहुन्छ प्लस तपाईँको हाई ब्लड प्रेसरको पनि त डायगोनाइस्ट भएको थियो थाहा छ है तपाईँलाई हजुर

हजुर त्यही त भनेको तपाईँको डायगोनाइस्ट गरेको थियो हाई ब्लड प्रेसर थियो है अनि तपाईँको डाइबेटिक पनि हुनुहुन्थ्यो तपाईँ त्यही भएर तपाईँलाई त्यही बेसिस त्यही एकोर्डिङ मेडिसेन्सहरू प्रोभाइड गरेको थियो हस्पिटलबाट सो अहिले चाहिँ म सोध्न चाहन्छु कि तपाईँको हेल्थ चाहिँ ठिकै छ अहिले हजुर प्रेसर कस्तो छ तपाईँको अहिले

हजुर एकसरसाइजहरू गर्नुहुँदैछ कि तपाईँ सुती मात्रै रहनुहुन्छ हजुर हुन्छ खानेकुरामा तपाईँलाई मैले तपाईँले एल्कोहल लिनुहुँदो रहेछ कि तपाईँ एल्कोहल चाहिँ नलिनु होस् ल अनि बेसी मासुमंसहरू चाहिँ नखानुहोस् मासुमंसहरू पनि बेसी नखानुहोस् ल अलिक लिमिटमा खानुहोस् हो बेसी जस्तो माछा अनि फ्रुट्सहरू खानुहोस् तपाईँले बिहान तपाईँ छिटो उठ्नुहोस् एकसरसाइज गर्नुहोस् होइन अनि तपाईँले पसिना बगाउने गर्नु शरीरबाट हो त्यो भएर अनि बेला बेलामा तपाईँको ब्लड प्रेसर पनि चेक गर्नुहोस् है अनि फेरि तपाईँ अब मन्थली चेकअपको लागि पनि आउँदा हुन्छ है मेडिका हस्पिटलमा हजुर तपाईँलाई कति महिनासम्मको तपाईँको दबाई दिएको छ तपाईँलाई थाहा छ है ए हजुर हजुर एक महिना चाहिँ भयो अब एकपल्ट तपाईँ फलअपको लागि आउँदा पनि हुन्छ नि तपाईँको एकपल्ट फेरि सुगर टेस्टहरू है ब्लड प्रेसरहरू टेस्ट गरेर चाहिँ तपाईँको दबाईको एमजीहरू है त्यो घटाइदिन्छ नि त हामी तपाईँलाई पनि अलिकति सुविस्ता हुन्छ झन् ए हुन्छ त्यसो भने तपाईँ कहिले हुन्छ अब हस्पिटल भिजिट गर्न सक्नुहुन्छ है ल ल बिहान एघार बजेदेखि लिएर बेलुकाको छ बजीसम्म त्यति बेला एघार बजीदेखिको छ बजीसम्म चाहिँ डाक्टर साहब अभाइलेबल हुनुहुन्छ ल त्यसो भने तपाईँले याद गर्नुहोस् है आफ्नो हेल्थको अनि थ्याङ्क्यु मेडिका हस्पिटलबाट म बात तपाईँसँग बात गर्दैछु धन्यवाद छ तपाईँलाई समयको लागि धन्यवाद